मेरो जीवनमा मैले यस जीवनमा सिकेको महत्त्वपूर्ण पाठ महत्त्वपूर्ण पाठ भन्नाले त राजनीतिकमा मेरोमा खासै यसमा मेरो इच्छा र उयो त थिएन तर पनि मैले मेरो लागि राजनीतिको एउटा नयाँ नौलो पाठ भयो महत्त्वपूर्ण पाठै भयो किनकि मेरो बाबा पनि यसमा संलग्न हुनुहुन्थ्यो त्यसैले गर्दा त्यसको असरहरू होला अलिकति मल म पनि यसमा इन्भल्भ भएँ अनि सामाजिक सानिमक सामाजिकमा पनि धेरै नै इन्भल्भ भएर गएको छु यो योहरू सबैले गर्दा मेरो जीवनमा अलिकति प्रभावित पारेको छ किनकि यो मेरो लागि महत्त्वपूर्ण पनि थियो साथै अलिकति अर्कै थियो अनि मेरो महत्त्वपूर्ण पाठहरू चाहिँ के हुन भने म मलाई नानीहरूलाई पढाउन मनपर्छ मलाई यो शिक्षक शिक्षिका को लाइन मन पनि पर्छ त्यसैले गर्दा म उनीहरूलाई समय दिएर पढाउनु अनि उनीहरू माथि व्यस्त रहनु मलाई मनपर्छ